हामी चाहिँ कुखुराहरूलाई होइन दिनै अब ट्रिटमेन्ट गर्छौँ होइन त्यहाँदेखि हामीले त्यो कुखुराहरूलाई उयो हामी पनि अब दिनै ट्रिटमेन्ट नै गर्छौँ होइन अन्त हामी कुखुराको खोरहरूतिर जाँदाखेरि पनि मास्कहरू लगाउँछौँ अनि कुखुरालाई छुँदाहरू पनि ग्लोब्सहरू लगाएर गर्छौँ होइन त्यसै कारण चाहिँ अब हामी ग्यारेन्टी दिन्छ कि अब त्यो हामी आफैँ केयर गरेर उयो गऱ्यो भने हामीलाई पनि त्यस्तो बिमारहरू फैलिँदैन